अस्ति दार्जिलिङबाट मेरो नातिनीले मलाई स्वेटर स्वेटर ल्याइदिएछ तर मलाई त ट्याक्कै मनपरेन उसलाई चाहिँ मनपरेर ल्याइदिएको अरे मलाई चाहिँ मनपरेन र मैले त उसैलाई दिइहालेँ टाइट भयो मलाई